हजुर हजुर हजुर नमस्कार हजुर सुन्दैछु भाइ हजुर हजुर हजुर ए हजुर तपाईँलाई चाहिएको छ हजुर हजुर हजुर नर्सिङ अलिक नर्सिङ अलिक गरेको हजुर नर्सिङहरू अलिअलि गरेको ए हजुर हजुर एकजना एकजना बैनी त छ सोध्नुपर्छ हजुर हजुर हजुर तपाईँको आमाबाबा चाहिँ कता हुनुहुन्छ हजुर हजुर हजुर तपाईँलाई चाहिँ त्यो केयरटेकर चाहिँ तपाईँलाई के कस्तो खालको चाहिएको मेरिड अनमेरिट कस्तो छ के छ कति टाढोबाट हजुर हजुर मेडिकल छ भने चाहिँ अब अलिकति हजुर सजिलो पर्छ है याद गर्नु सजिलो पर्छ है अन्त तपाईँले स्यालेरीहरू के कस्तो छ तपाईँको बा कति के हो यसो अलिअलि बुझ्नु पाएँ चाहिँ राम्रो हुन्थ्यो हजुर हजुर हुन्छ म सोध हजुर तपाईँको त्यहाँ चाहिँ तपाईँको घरमै बसेर बाजेबोजु हेर्नुपर्ने हो या या त या रेन्ट गरेर बस्नुपर्ने हो के हो कसो हो हजुर तपाईँको घरमा बस्न सक्नुहुन्छ जो केयरटेकर आउनुहुन्छ उहाँले तपाईँकै घरमा बस्न सक्नुहुन्छ हजुर रेन्ट लिनुपरेन

हजुर म एकपल्ट सोधिदिन्छु के भन्नुहुँदो रहेछ तपाईँलाई भन्छु ल हुन्छ म खोजिदिन्छु नि ल हवस् हवस् थ्याङ्क्यु